मेरो घरमा पनि शौचालय छ शौचालय भएको कारणले धेरै फाइदाहरू भएको छ यसले गन्धहरू हटाएको छ अनि बिमारीको अवस्थामा शौचालय गएर शौचालय जाँदाखेरि धेरै नै सुविस्ता परेको छ